हाम्रो दार्जीलिङ जिल्लामा अब मुख्य शैक्षिक अब संस्था र अवसरहरू अब धेरै छन् अब जस्तो कि विद्यालय भयो कलेजहरू भयो धेरै छन् जस्तो कि अब नर्थ पोइन्ट कलेज भयो दार्जिलिङ गभर्मेन्ट कलेज भयो अब स्कुलहरूमा भयो भनौँ भने सेन्ट पल्स भयो सेन्ट रोबर्ट्स भयो आरकेएसपी भयो धेरै मर्डन मर्डन कलेज स्कुलहरू छन् अब धेरै अब तिनीहरू एकदम राम्रो राम्रो मर्डन सबै उयस भएको स्कुल कलेजहरू छ अब कर्सियङमा भयो पोलिटेक्निक कलेज छ कालिम्पोङमा कलेज छ सोनादामा छ कलेज दार्जिलिङ जिल्ला भित्रमा एकदम तिनीहरू धेरै राम्रा राम्रा छन् जस्तो कि अब र सोनादामा भयो होली क्रस स्कुल त्यो एकदम राम्रो छ मर्डन स्कुल हो अब फिसहरूको कुरा गरौँ भने त अहिले अब स्कुल कलेजहरूतिर फिसहरू त बढेको बढेकै छ एकदम अब जति स्कुल कलेजहरू मर्डन हुँदै गयो त्यति फिसहरू बढ्दै जान्छ पढाइको भयो युनिफर्मको फाल्तु भयो उता बस्नु खानु फाल्तु भयो अब यो यो तिनीहरू अब पढाइको विषयमा भनौँ भने अब प्रायः मेनेजमेन्टहरू गर्छ बिबिएहरू गर्छ अब जस्तो कि अब महिला केटीहरूले एयरहस्टेसहरू मन पराउँछ नर्सिङहरू मन पराउँछ यता हाम्रो पुरुषहरूले आर्मी भयो म्यानेजमेन्ट बिबिएहरू गर्छन् प्रायः ले